मेरो गाउँमा चाहिँ नृत्य एकदमै महत्त्वपूर्ण छ अब किनभने अब हामीले चाडपर्वतिर दसैँहरूतिर अब भैलो खेल्दाखेरि तिहारतिर भैलोहरू खेल्दाखेरि पनि हामीले नृत्य गर्छौँ हाम्रो गाउँतिर अब सानोसानो प्रोग्रामहरू हुन्छ कोही बेला मेरै गाउँको स्कुलतिर सानो सानो प्रोग्रामहरू हुन्छ त्यतिबेला पनि नृत्य गर्छौँ हामीले अब बिहाबटुलतिर पनि हाम्रो अब गाउँलेहरूले एकदमै नृत्य गर्छन् र बिहाबटुलतिर त झन गाउँको सबैजनाले बाजे बाजे बोजूदेखि लिएर गएको काका काकी सबले जतिसक्दो नाच्नु नृत्य गर्नु नजान्नेले पनि त्यतिबेला नृत्य गरिरहेकै हुन्छ सबैजना एकसाथ एकसाथ भएर नृत्य गर्छ र स्कुलतिर पनि हामीले नृत्यहरू गर्छौँ नृत्य नृत्य एकदमै महत्त्वपूर्ण छ मेरो गाउँमा म आफै पनि नृत्य गर्छु कतिवटा जग्गातिर मैले पनि नृत्य गरेकै हो र बिहाबटुलतिर पनि हामीले नृत्य गर्छौँ हामीले स्कुलतिर पनि प्रोग्राम सकिसकेर प्रोग्राम अगाडि पनि नृत्य गर्छौँ र प्रोगाम सकिसकेर पछाडि पनि हामीले अब सब साथीभाइहरू एक ग्रुप भएर हामीले नृत्य गर्छौँ एकदमै रमाइलोसँगले हामी बस्छौँ नृत्य गर्छौँ अब दसैँतिर पनि नृत्य गर्छौँ हामीले अब प्रोग्रामहरू हुन्छ अब दुई अक्टोबर गान्धी जयन्तीको दिनमा पनि मेरो गाउँमा अब प्रोगामहरू हुन्छ भलिबलहरू हुन्छ भोलिबलहरू फुटबल भलिबल फुटबलहरू हुँदाखेरि हामीले सानो सानो प्रोग्रामहरूले राख् राख्छौँ त्यसमा पनि अब धेरैजनाले नृत्य गरेको हुन्छ मेरो बहिनी भाइ गाउँको बहिनी भाइ दाजु दिदीहरूले नृत्य गरेको हुन्छ आजकल त झन नयाँ नयाँ नयाँ नयाँ स्टेटतिर अब डान्सहरू निक्लेको छ एकदमै रामरी नै अब हामीले नृत्य गर्छौँ हामीले नेपाली गीततिर पनि नृत्य गर्छौँ हिन्दी गीततिर पनि नृत्य गर्छौँ प्रायःजस्तो हामीले बिहाबटुलतिर चाहिँ सबजनाले अब प्रोग्रामहरूतिर त अब हामी स्टुडेन्टहरू पढ्नेहरू अब उमेर भएकोहरूले नृत्य गर्छ भने नानीहरूले अब नानीहरूदेखि लिएर अठार उन्नाइस बिस बिस वर्षसम्मकोहरूले नृत्य गर्छन् भने अब बिहाबटुलतिर त झन सत्तर वर्षको बाजेबोजूहरूले पनि यसो कम्बर हल्लाएर भए पनि नजानी नजानी पनि यसो कम्बर हल्लाई हल्लाएर भए पनि नृत्य गर्छन् नृत्य गरेको जस्तो एकदमै महत्त्वपूर्ण छ हामीले पहिला पहिला त झन मादल बजाएर हारमनी बजाएर बाँसुरी बजाएर बाँसुरीको धुन मादलको धुन हारमनी तबेलाहरूको धुनमा एकदमै रमइलोसँगले चाडतिर हामीले नृत्यहरू गर्थ्यौँ